म रेडियो पहिल्यैदेखि सुन्छु अनि मलाई रेडियो सुन्दै कामहरू गर्नु मनपर्छ मलाई विशेष गरी हाम्रो आकासवाणी खरसाङको कार्यक्रमहरू मनपर्छ साँझ छ पन्ध्रमा त्यसमा स्थानीय समाचारहरू आउँछ त्यो चाहिँ म विशेष नबिराइकन सुन्नेगर्छु अनि त्योभन्दा पहिला हुलाक दाइको कार्यक्रमहरू बागवानीहरू जस्तो कार्यक्रमहरू जुन रेडियो खर्साडबाट अनि अरू अरू रेडियो स्टेसनहरूबाट पनि प्रसारण हुन्थ्यो मलाई साह्रै मनपर्थ्यो